पश्चिम बङ्गालमा प्रमुख सांस्कृतिक कार्यहरू कार्यक्रमहरू चाहिँ विजयदशमी भाइटीका दुर्गापूजा हो जसमा कि हामीहरू दुर्गापूजामा चाहिँ नौ दिनसम्म पूजा हुन्छ पूजाहरूमा नयाँ नयाँ लुगा लगाएर सबैजाना घुम्छ र नौ दिनबाद चाहिँ त्यो पूजा जब सेलाउँछ त्यसको बादमा नेपालीहरूको चाड स्टार्ट हुन्छ त्यो दुर्गा पू सर् विजयदशमी त्यत्तिबेला सबैजाना आफ्नो मान्छेहरू घरघरमा आएर टीका टीकाहरू लगाउँछ मनोरञ्जन गर्छ खानापिना खान्छ जान्छ